पौडी अगाडि चाहिँ जुन चाहिँ एक्ससाइजहरू गर्नु पर्ने हुन्छ नि त्यसमा चाहिँ मेन चाहिँ स्ट्रेचिङ हुन्छ तपाईँको किन भन्दाखेरि पौडी खेल्दा लामो पौडी खेल्दाखेरि तपाईँले बेसी प्रेसर लाउनुभयो भने चाहिँ तपाईँको मसल लक हुन सक्छ छेपारीको र त्यसैकारणले गर्दा पौडी खेलाउदा चाहिँ एकदमै स्ट्रेचिङ अनि सोल्डरको पनि एकदम एकदमै पुलआउट्सहरू गर्नु पुलअप्सहरू गर्नुपर्छ त्यसले गर्दा चाहिँ एकदमै हातको जुन चाहिँ तन्किनुपर्ने नसाहरू हुन्छ त्यो चाहिँ अगाडि तन्किसकेको हुन्छ त्यसरी चाहिँ चान्स हुँदैन तपाईँको सोल्डर या जुन चाहिँ छेपारीको छेपारीको मासु लक हुनु र पौडी चाहिँ हामी चाहिँ खोलामा खेलेको कारणले गर्दाखेरि एकदमै हामी न इजिली दुई घन्टा या दुई घन्टादेखि बढ्ता पनि खेल्न सक्छौँ र त्यो चाहिँ मौसममा पनि डिपेन्ड पर्छ र साथै पानी पनि पानीमा पनि डिपेन्ड गर्नुपर्दछ र मौसम राम्रो छ भने चाहिँ हामी दिनभरिसम्म पनि खेल्न सकिन्छौँ तर पानीहरू एकदम मैलाहरू छ भने चाहिँ हामी खेल्दैन पौडी र भन्नु पर्दाखेरि जिउको जुन चाहिँ स्ट्रेचिङ छ हरेक पार्टलाई नै एकदमै इन्पोटेन्ट छ स्विमिङ गर्न अगाडि चाहिँ त्यो भएन भने चाहिँ तपाईँको चान्सेस पुरा हुन्छ तपाईँको एकदमै लक हुने र त्यसमा लक भयो भने त्यो अहिले पानीमा कुनै पनि फोर्स लाउनु नसकेको कारणले गर्दा त्यो ज्यानहरू पनि जाने गर्दछ